आमा मैले अस्ति त्यो फेस क्रिम किनेको थिएँ नि अनुहारमा लगाउन लागि मैले त त्यसलाई पुरा राम्रो हुन्छ होइन त्यसले त लेख्दाखेरि त पुरा राम्रो हुन्छ सफा हुन्छ अनुहारहरू ओयली स्किनहरू हुनेलाई पनि राम्रो पार्छ त्यो तिलहरू निस्किनु कम्ती हुन्छ ड्राई हुन्छ भनेर भनेको थियो मैले लिएको त कति दिन त लगाएँ ठिकै थियो त्यसको बादमा त अनुहारमा त पुरा तिल त के कम हुन्थ्यो अझै बेसी अय ओयली स्किन भएर त्यसमा चायाहरू निस्किएर होइन पिम्पल्सहरू निस्किएको जस्तो यत्रो यत्रो यत्रो यत्रो रातो फोकाहरू भएर अनुहार त पुरै बिगारिदियो नि कस्तो भएर चायै चाया टाइपको देखिनुथाल्यो अलिकति चाया पनि के भन्नु त्यो तिल कोठी टाइपको हुन्छ नि त्यो टक टक टक तिलको जस्तो निस्किन्छ नि त्यस्तो निस्किएर अनुहारमा हो आमा अन्त के भन्छ अरे अनुहार त पुरै बिग्रेको जस्तै भयो नि क्रिमहरू लगाउँदा लगाएर त्यो त म त राम्रो हुन्छ भनेर किनेको थिएँ भरे त एकदमै नराम्रो रहेछ त्यो क्रिम त नकिने पनि हुनेरहेछ अबदेखिको त त्यो क्रिम त हेर आमा त्यस त्यो क्रिम चाहिँ पटक्कै नकिन्नु है त्यो क्रिम त न पनि लगाउनु है तपाईँ कस्तो हुँदोरहेछ आम्मामामामा हेर्दा मात्रै राम्रो त्यो कभरहरू गरेर राम्रो गरेर दिँदोरहेछ कि बाहिरबाट हेर्दाखेरि राम्रो थियो लेख्नुहरू पनि त्यसको बारेमा राम्रो भरे त एकदमै नराम्रो काम त त्यसले पुरै नराम्रो गर्दोरहेछ नि त अनुहार पनि पातला बनाइदिँदो रहेछ अलिक बेसी लगाउँदै लगाउँदै गयो भने त अनुहार पनि पातला परेर घाममा हिँड्दा पनि रातै देखिने अनुहार होइन रातो न रातो पारिदिने कस्तो हेर्दैखेरि एकदमै पिल्सिएको जस्तै टाइपको क्या क्रिम लगाएर पिल्सिएको हुन्छ नि त्यस्तै पिल्सिएको जस्तै चाया त्यस्तै त्यो रातो तिलको कोठी रातै रातो भएको त्यस्तो कस्तो भएर अनुहार त पुरै बिगारिदिँदो रहेछ नि त्यसले त एउटा राम्रो रहेन रहेछ त्यो त्यो त अर्डर नगरे पनि हुने रहेछ त्यो त नकिन्नु है त्यो त किन्नै नहुने खाले क्रिम क्या त्यस्तो त केही लगाउनुहुँदैन रहेछ आम्मामा पुरै बिगारिदियो राम्रो हुन्छ भनेर भनेको पुरै नराम्रो पो भइदिँदो रहेछ